र फुलहरू तरकारीहरू चाहिँ म प्रायः लगाई नै रहेको हुन्छु है सिजनवाइज जस्तै फुलहरू भयो बर्खाको टाइममा म केलेडियमहरू रोप्ने गर्छु है अब थुप्रै प्रकारको केलेडियमहरू हुन्छ त्योहरू रोप्छु अनि विन्टरको टाइममा त्यस्तै प्लान्टसहरू होइन इन्डोर प्लान्टस आउटडोर प्लान्टसहरू म रोप्छु किनकि मलाई एकदमै यो सबैमा चाहिँ मलाई रुचि छ नि त फुलहरू रोप्नुहरू गार्डनिङहरू गर्नुमा अन्त त्यही हो सब्जीहरू पनि म अलि अलि अलि लगाई नै रहन्छु जस्तो कि करेलाहरू अहिले यो भइरहेको छ करेलाहरू भयो अन्त खेरि भेन्डीहरू यस्तो अलिअलि लाउने गर्छु है किनभनेदेखिलाई चाहिँ अब आफै लगाएको र किनेर लिएर खानुमा एकदमै फरक हुन्छ नि त अब अहिलेको टाइममा है हामीले सबै किनेर मात्रै हामी किनेको भरमा हुन्छ र हामीले सबै साग सब्जीहरू एकदम अर्ग्यानिक पाउनै सक्दैन त्यही कारणले गर्दा म प्रायः चाहिँ घरमा अलिअलि भए पनि लाउने गर्छु एक एक फोक्टाहरू साग सब्जीहरू है त्यो सबै चाहिँ अब आफै लगाएको छ भने चाहिँ अब अर्ग्यानिक हामीले खानु पाउँछु नि त जुन चाहिँ चाहिँ अहिलेको समयमा एकदमै जरुरी छ अब हामी अहिले मान्छेहरू पुरै बेसी बाहिरको चिजहरू दबाईहरू लाएको साग सब्जी फलफुल खाएर एकदमै हामी बिमारहरू भइबस्छौँ नि त त्यही कारण चाहिँ म त्यही सोचेर चाहिँ अलिअलि भए पनि घरमा होइन साग सब्जीहरू चाहिँ जतिसक्दो लाएर अर्ग्यानिक नै खाने गर्छु